हेलो ए बसिरहेको छु किन

कहाँ जानु पर्ने हौ पिकनिक गएको छुइनँ

हुन्छ साथीहरू त निकै चाहिन्छ खोज्नु पर्छ होला है बहिनी सबजना जाने भन्दैछन् यहाँ गाडी मिलाएर

हुन्छ हुन्छ मिलेर जाऊँ न मिलाउनु होस् न तपाईँले नै साथी पनि खोज्नु होस् गाडी चाहिँ कस्तो लाने गाडी चाहिँ कस्तो लानु हुने गाडी चाहिँ कस्तो ठुलै लानु हुने कि सानो

हुन्छ हुन्छ मिलाउनु होस् अहिले भरे भेटेर सल्लाह गरौँ बात मारौँ ल हजुर हुन्छ